हेलो ए दिदी हजुर राम्रो लाग्यो अस्ति त मैले युज गरेको थिएँ राम्रो लाग्यो तर पछि मैले त्यसलाई एक दुईपल्ट युज गरेँ त्यो जिन्सलाई त्यसपछि त्यसमा धेरै कलरहरू जानु थाल्यो के एकपल्ट धुँदा फर्स्ट नयाँ लुगा हो फर्स्ट एकपल्ट फर्स्ट टाइम धु धुँदाखेरि त कलर जान्छै जान्छ तर त्यसलाई मैले दुई तिनपल्ट युज गरेर दुई तिनपल्ट धुएपछि चाहिँ त्यसमा निकै धेरै कलर गयो अब तपाईँले भनेको अनुसारै मैले किनेको थिएँ मलाई राम्रो पनि लाग्यो त्यसको प्राइस पनि अब एक्सपेन्सिभ थियो महँगो थियो तर पनि मैले किनेँ पछि अब तपाईँले मलाई भन्नुभएन कि त्यसमा त्यसरी जान्छ त्यो फेरि अब धुँदै गएपछि त्यसमा पुरै त्यसको साइज पनि घट्दै जाँदोरहेछ अहिले मलाई त्यो त एकदमै टाइट हुनु थालेको छ पहिलाको जस्तो कम्फोर्टेबल पनि छैन दुई तिनपल्ट युज गर्दै त्यस्तो भयो अब वान मन्थ पनि भएको छैन किनेको मैले थ्री फोर डेजमै टेन डेजमै अब त्यस्तो एक्सपेन्सिभ लुगा यति महँगो त्यति महँगो थियो यति एक्सपेन्सिभ लुगा किनेको थिएँ तपाईँले सजेस्ट गरेर अब राम्रो खालको रहेनरहेछ पछि अब त्यसमा एकदमै कलरहरू गएर लुगाहरू एकदमै साइजको घटेर भयो